स्विमिङ धेरै नै राम्रो एक्सरसाइस हो यसलाई पानीभित्र बस्दा चाहिँ सास फेर्न साह्रै गाह्रो पर्छ तर पनि सधैँ गरिरहँदाखेरि चाहिँ प्र्याक्टिस हुने हुन्छ प्र्याक्टिस हुन्छ मान्छेलाई अनि सजिलैसँग गर्न सकिन्छ यसको फाइदाहरू चाहिँ अब हुन्छ नि फिट हुन्छ मान्छेहरू घर यो स्विमिङ गर्यो भने चाहिँ फिट रहन्छ बडीहरू फिट रहन्छ